म यो भिडियो गेम अहिलेसम्म खेलेको छुइनँ अनि मलाई यो भिडियो गेम खेल्न मन पनि पर्दैन किनभने यसले मेरो आँखा कमजोर छ अनि कमजोर आँखाले गर्दाखेरि मलाई यो खेल त्यति मन पर्दैन र म यो अरूलाई पनि म के भन्छु कि यो गेम नखेल्नु यसले गर्दाखेरि मान्छेहरूको जुन चाहिँ जुन दिमाग छ त्यो दिमागले ठिकसँग काम गर्दैन र यो खेल खेल्न भन्दाखेरि बरु म अरू यो कामलाई चाहिँ म अरू अर्कै यो समयलाई चाहिँ म अर्कै काममा चलाउनु चाहन्छु